हजुर हजुर तपाईँले जुन चाहिँ सामान सेन लानु भएको थियो त्यसको कुरा गर्नु भएको मैले त फेरि राम्रै सामान दिएको थिएँ त फेरि मैले त राम्रो सामान दिएको थिएँ त फेरि तपाईँलाई त एक काम गर्नुहोस् म आफ्नो फिटर पठाउँछु त्यहाँ फेरि चेक गर्नु लाउँछु किनकि मैले त यहाँबाट राम्रो सामान पठाएको थिएँ तपाईँको चेक गरेर पठाएको थिएँ त्यहाँबाट त्यस्तो थोडी हुँदैन बिना बित्थामा फेरि कम्प्लेन पनि त हुनुसक्छ ल म आज बेलुकातिर फिटर पठाइदिन्छु म तपाईँ त्यसले चेक गरिकन भन्छ किनकि मैले सामान राम्रै पठाइदिएको थिएँ अब त्यहाँ गएर बिग्रिन्छ त्यस्तो कुरो हुनु सक्दैन नि त ल एउटा हेर्नुपर्छ नि किनकि मैले यहाँबाट त राम्रो पठाएको थिएँ त्यो नहेरी त हुँदैन त्यो कसरी बेलुकातिर फिटर पठाइदिन्छु त्यसले तपाईँको घरमा फिटिङ पनि गरिदिन्छ र पहिला चेक गर्छ अन्त चल्यो भने फिटिङ पनि गरिदिन्छ चलेन भने चाहिँ त्यहाँ मेरो दोकानमा ल्याइकन चेन्ज गरिदिनुहोस् त्यसकै हातमा पठाइदिनु होला अरू केही चाहियो भने भन्नु यहीँ कल गर्नुहोस् हुन्छ